मैले चाहिँ अब बगानबानी चाहिँ अब आफ्नै घर वरिपरी गरेको छु है आफ्नै बारीमा गरेको छु छतमा चाहिँ हाम्रो छैन गरेको छैन र वरिपरी अब विभिन्न प्रजातिको चाहिँ मैले अब फल फुलहरू रोपेको छु जस्तै आँप लिची

दारिम भयो है अमला रोपेको छु अम्बक छ उखु छ अम्बक पनि धेरै प्रजातिको छ मेवा छ अन्त त्यसरी नै अब त्यो फल फुल उब्जनी गरी सकिसकेर चाहिँ अब म बिक्री पनि गर्छु है बगानबानी अरू तपाईँको धेरै प्रजातिको फुलहरू छ जस्तै यो पिटुनिया छ सिरिसको फुल छ तुल्सी छ ग्लेडिस छ अनि अर्किड पनि रोपेको छु गुराँस छ गुराँस चाहिँ पनि रोपी राखेको सानो बिजन छ अन्त यो लिली छ लोटस पनि छ हाम्रो सयपत्री छ मखमली पनि रोपेको छु अनि थुप्रै प्रजातिको मैले अब हाम्रो बारीमा रोपेको छु त्यो त्यसले गर्दा अब त्यो रोप्नाले चाहिँ अब एक प्रकारको घरमा होइन सुन्दरता आउने रहेछ त्यो हामीले रोपेर भोलिको दिनमा हामीले बिक्री गर्दा पनि अब बिक्री हुने रहेछ गर्दैछौँ पनि बिक्री पनि गर्दैछौँ क्याकटस् छ अनि यसबाट आर्थिक स्रोत पनि एउटा हुने यसले अब एउटा घो घर आफ्नो ठाँउ आफ्नो वरिपरीको वातावरण पनि एउटा सुन्दर देख्दो रहेछ त्यसरी नै सबैजनाले बागव बागवान उयो बागवानी गरेको चाहिँ अब बगैँचाहरू बनाएर रोप्नु चाहिँ एकदमै जरुरी छ हाम्रो त अब घरमा आमा बाबाहरूले पनि अब धेरै विशेष चाहिँ आमाले धेरै मेया मेहनत गर्नुहुन्छ यो फुलहरू रोप्नुमा फलफुल रोप्नुमा अनि धेरै सुन्दर बनाउनु भएको छ उहाँले नै हामी त एउटा सिकारू मात्रै हो उहाँहरूको पिछे पिछे काम गर्ने मात्रै हो आमाहरूले गरेको देखेर होला हामीलाई पनि आबो एकदमै अहिले जाँगर चलेर आउँछ धेरै मात्रामा आबो कलेक्सन् गर्नु मन लाग्छ सरीफाहरूको बोट पनि छ है मेवाको धेरै प्रजातिको छ अम्बकहरूको छ मैले भनि हालेँ अघि नै अन्त यो रोप्नाले चाहिँ अब घरमा चरा चुरुङ्गी पनि आउने गर्छ है चरा चुरुङ्गी आए भने एक प्रकारको वहाँ चराचुरुङ्गीहरू कराएको सुनेर एकदम शान्ति एकदमै मनै शान्ति प्रफुलित भएर अब आउँछ त्यसो गर्दाखेरि चाहिँ मलाई एकदमै बगैँचा यो बागवानी गर्नु यो एकदमै मलाई एकदमै मन पर्छ है अन्त विभिन्न प्रजातिकोहरू एकै ठाँउमा रोपदाखेरि कस्तो चाहिँ हुन्छ अब आनन्द लाग्छ है सबैले आफु आफु टाइममा फुल्दा फलहरू दिँदा त्यो आनन्दले मान्छेलाई धेरै नै अब शान्ति दिन्छ क्या त्यसैले अब हामीले चाहिँ घर वरिपरी रोपेकोछौँ